मेरो पहिलाको विद्यालयमा पहिलाको स्कुलमा मेरो पुस्तकालय चाहिँ थियो पुस्तकालयमा चाहिँ एउटा मिस हुनु हुन्थ्यो राम्रो हुनु हुन्थ्यो मिसले धेरै मात्रामा उयो हेल्प गर्नु हुन्थ्यो तर राम्रो पनि थियो अब मैले बाल्य कालमा पढेको पुस्तकहरू चाहिँ अब जस्तै मुना मदन धेरै मात्रामा पुस्तकहरू पढेको थिएँ नेपाली भाषाका व्याकरणहरू अन्त मुना मदनमा चाहिँ यति उत् उत् उत्कृष्ट अब सर्वश्रेष्ट महाकवि लक्ष्मीप्रसाद देवकोटाले यति सुन्दर भाषामा सुन्दर सरल र अब सहज भाषामा सहज शैली राम्रो सरल शैलीमा लेख्नु भएको राम्रो थियो होइन राम्रो अब राम्रो लेख्नु भएको थियो त्यो सुन्दाखेरि अब मजा लाग्छ त्यो पढ्नु ऊ त्यहाँ पुस्तकालयमा अब हाम्रो राम्रो अब मजाले टाइम पाउँथ्यौँ सुनसान जगामा गएर हामी पुस्तकालय राम्रो राम्रो थियो होइन त्यहाँ जानु मलाई पुरा मन पर्थ्यो अन्त हामी साथीहरू धेरै हामी पहिलाको साथीहरू क्लासमेटहरू पहिला स्कुल पढ्दाखेरि अब त्यति बेला धेरै मात्रामा स्टुडेन्टहरू हामी जान्थ्यौँ त्यहाँनिर मिससँग मेम एउटा बोन्ड राम्रो थियो जहाँ राम्रो बोन्ड राम्रो बोन्ड थियो जान्थेँ अन्त त्यो मुना मदनबाट चाहिँ अब हामीले प्रायः जस्तो चाहिँ अब के अरे उयसले जात धर्मले भन्दा जात पातले भन्दा पनि धर्मले अब उयो गर्नु गर्नु हुन्छ काम अब एउटा महत्त्वपूर्ण टाइपको त्यो यस्तो हुन्छ भनेर भन्यो भन्ने शिक्षा त दिएको थियो होइन अन्त आफूले जस्तो गरेँ नि मैले हरेस खाएन त्यो त्यो त्यो पुस्तक चाहिँ एकदम राम्रो राम्रो लाग्छ मलाई अहिले पनि पढ्नमा होइन अहिले पढ्दा फेरि पहिलाको त्यो पहिलेको फिलिङ्सहरू एउटा अब सबै फ्लास ब्याक हुन्छ